हेलो के घुम्नु जानु ए अच्छा अच्छा अच्छा अँ म सानो एउटा घरको काम सकेर म निस्किन्छु नि लुगा लाइवरी निस्किन्छु हो अँ अलिकति घर अलिकति साफ सुग्घर गरेर म निस्किन्छु तर तलसम्म गएर घुम्नु मात्र होइन त्यहाँ गएपछि यसो मिस्टी खानु इच्छा लागेको हो मिस्टी भयो त्यहाँबाट चौमिन भयो अनि बिरयानी खानु इच्छा लागेको छ त्यो पनि खानु पर्छ होला हौ पैसा बोकेर जानु पर्छ होला हौ अँ अँ नुहाई धुवाई गरेर जाने नुहाएर जाने ल ल म आएँ म पनि घरको काम सक्छु भाइ पनि तयार भएर नुहाई धुवाई गरेर निस्किनु नि सौदापात पनि गर्नु अलिक यसो खाने कुरा पनि खाउँ हो खानेकुरो नि खाउँ के के खानु मन लागेको छ अँ अँ खानु नि मज्जा आउने बिरयानी चौमिन जे जे पाउँछ भात चाहिँ होइन अरू कुरो खानु पर्छ हौ भात चाहिँ होइन अँ त्यो खाएर आरामले घुमेर आउँला अलि तल चोक बजार पनि जाउँ होला माथि किन यहाँ उयो मात्रै अलि तल घुम्नु त्यो मोटर स्ट्यान्डतिर पनि इच्छा लागेको छ गाडीमा आउनु जानु गर्छ सिलगढीबाट हिँडडुल गर्नु मज्जा आउँछ त्यहाँनिर दुईजना जाउँ घुमौँ चिया पानी यसो चियाहरू खाउँ कफी खाउँ त्यहाँबाट होटलमा त्यहाँ होटलमा पसेर के के पाइन्छ राम्रो राम्रो चिज त्यो खाउँ खाइवरी आरामले आउँदा भइगयो नि

अँ अँ अँ अँ अँ अँ ल्याउनु नि के के ल्याउँछौ अलिअलि घरको लागि के के किनेर ल्याउँछु सब्जीहरू नै ल्याउँछु सब्जी हो खानेकुरो पनि ल्याउनु पऱ्यो अँ अँ अँ अँ फलहरू फलहरू इच्छा लागेको छ मलाई त फलहरू फल पनि ल्याउनु इच्छा लागेको छ फलहरू मौसमी भयो एप्पल भयो मौसमी भयो किवी भयो एस्तोहरू खुब मनपर्छ मलाई अँ अँ घुम्नु जाउँ जाँदाखेरि किनेर ल्याउने इच्छा लागेको छ ल्याउँछु खाना पनि खाउँ सामान पनि ल्याउँ मो पनि ल्याउँछु खाना पनि खाउँ म पनि ल्याउँछु सामान म पनि ल्याउँछु त्यो सोचिरहेको छु अँ निस्कौँ न अब एकछिन निस्कौँ काम सक्यो अब चाहिँ अब चाहिँ निस्किँदा भयो नि अब चाहिँ निस्किँदा भयो बिस्तारो लुगा लाउँछु लुगा लाएर म रेडी भएर अब निस्केर म त्यहाँ भाइ अगाडि आए ठिकै छ म अगाडि आए म फोन गर्छु नि आइपुगेँ यहाँ चौरास्तामा भनेर फोन गर्छु नि फोन गर्छु र सँगै भेट भएर घुमघाम पनि गरौँ तल चौरस्तामा पनि भयो तल मोटर स्ट्यान्डतिर घुमघाम सब सकेर कफी खानु खानाहरू खानु गरिवरि अन्त सामानहरू भाइले पनि किन्नु म पनि किन्छु अनि सँगै फर्कौँ न ल त्यही सोचेको छु मैले पनि अँ अँ ल ल अँ ल हुन्छ अँ ल ल ल हुन्छ हुन्छ